हाम्रो जग्गातिर चाहिँ त्यस्तो ठूल्ठूलो दुर्घटनाहरू त अहिलेसम्म त्यस्तो भएको छैन है अब त्यही हो अलिकति ट्राफ्रिक रुल्स चाहिँ फलो गर्नु पर्छ किनभने हाम्रो हिल्समा चाहिँ अलिकति बाटोहरू पनि यस्तो तलमाथि भएको कारणले गर्दाखेरि चाहिँ अनि ज्यादा जस्तो चाहिँ हाम्रो जग्गामा चाहिँ फगी लागेको हुन्छ त्यसले गर्दा चाहिँ अलिकति ट्राफ्रिक रुल्सहरू फलो गरेर अनि अलिकति बिस्तारी स्पिडहरू गरेर चाहिँ चलाउनु पर्छ ड्राइभरहरूले किनभने त्यसमा चाहिँ उनीहरूको लाइफ पनि उयो डिपेन्ड गर्छ है अनि त्यही हो रुल्सहरू फलो गर्नु गरेर चाहिँ राम्ररी चलाउनु किनभने लेन्डस्लाइडहरू भइरहन्छ पहिरोहरू गइरहन्छ त्यसैले गर्दा चाहिँ आफ्नो जीवनलाई चाहिँ आफूले नै सेफ गरेको राम्रो लाग्छ मलाई सोच छ मेरो चाहिँ